नानीहरूले चित्रकला र चित्ला चित्रकारिता जस्ता कलाहरू सिक्ने चाहिँ अब अहिले अब जेनेरेसन वाइज चाहिँ म के भन्नु चाहन्छु भनेपछि अहिले चाहिँ अब नानीहरू अलिकति नै अब एकदम वाइस नै हुन्छ सानोदेखि नै र उनीहरूको इच्छा छ भने चाहिँ अब उनीहरूले अब सानो उमेरदेखिनै सिक्दा हुन्छ पहिला अब हाम्रो जेनेरेसनमा त्यस्तो फेसिलिटिसहरू थिएन तर अहिलेको अब यो जेनेरेसनको नानीहरू चाहिँ अब एकदमै ब्रेन अलिकति डेभलपै भएर आएको हुन्छ र उनीहरूलाई अब सिकाउने सही उमेर चाहिँ अब जब उसको बोली लाग्छ त्यहाँदेखिनै अब उसलाई उसको अब केपट्टि इच्छा छ भनेर बुझ्नुसक्छ र उसलाई अब त्यही क्षेत्रमा हामीले अलिकति गाइड गरेर सिकाउनुसक्छ र अब नानीहरूको एकदमै ब्रेन डेभलप भइरहेको हुन्छ त्यो टाइममा उनीहरूले छिट्टो पनि सिकिहाल्छ र अब उहाँहरूलाई नानीहरूलाई चाहिँ अब सही अब क्लासेसहरू चाहिँ गराइदिनुपर्यो अब उसकोपट्टि अब ऊ केपट्टि छ इन्ट्रेस्ट होइन चित्रकला भयो चित्रकारिता जस्तोमा अब जेपट्टि इन्ट्रेस्ट छ त्यो उसलाई चाहिँ अब प्रोपर अब प्लेटफ्रम चाहिँ दिनु चाहिँ सक्नुपर्यो हामीले र सिक्नु त उहाँहरूले सिकिहाल्छ नानीहरूले अहिलेको नानीहरू अब एकदमै बाठो नै हुन्छ चङ्खो बाठो नै हुन्छ